आफूले अनुसुरण गरेको रेसिपी चाहेजस्तो नहुँदाखेरि राम्रो नबनिदिँदाखेरि फेरि फाल्नु त कुरा आउँदैन है फेरि त्यसलाई अब सृजनात्मक पाराले त्यसलाई कस्तो पाराले गर्नुपर्छ भन्दाखेरि जस्तै मैले अब भात बनाए है भात बनाउँदाखेरि अलिकति पानी ज्यादा भएर भात गिलो भयो अब त्यो भातलाई मैले फाल्नु त एकदम राम्रो होइन फाल्दाखेरि त्यो खानाको वेस्ट पनि भएर जान्छ र त्यसैले म म चाहिँ के गर्छु भन्दाखेरि अब भातलाई अलिकति निकालेर गिलो भातलाई निकालेर त्यसमा अझै त्यसको पानी डल्लै फ्याँकेर अलिकति ड्राइ सुक्खा हुनु दिएर त्यो भातलाई चाहिँ अब त्यतिकै खानु त मिल्दैन अन्त त्यो भातलाई चाहिँ म मजाले गाजर प्याजहरू काटेर टमाटरहरू काटेर म त्यसलाई फ्राइड राइस बनाउँछु म त्यतिकै त्यो गिलो भयो एकदम खाना त्यो राइस चामल राम्रो भएन भात राम्रो भएन भनेर म फ्याँक्दिन म त्यसलाई के गर्छु भन्दाखेरि म त्यसलाई भेजिटेबल्सहरू काटेर सागसब्जीहरू मिक्स गरेर जस्तै गाजर प्याज टमाटर खोर्सानीहरू हालेर म त्यसलाई फ्राइड राइस तेलमा हालेर फ्राइड राइस पनि बनाउँछु म त्यस्तो गर्छु खाना त्यसो गऱ्यो भने चाहिँ खाना वेस्ट हुँदैन खाना बिग्रिन्दैन है जुन मैले पकाएको छु त्यसलाई मैले फेरि एउटा नयाँ नयाँ डिस बनाउँछु म त्यसलाई वेस्ट गर्दिन अनि खाना जस्तै मैले अब चाउमिन बनाए चाउमिन बनाउँदाखेरि मैले ज्यादा नुन हाली पठाएँ नुन ज्यादा हाल्दाखेरि के भयो त्यसको स्वादै बिग्रियो अनि त्यसमा मैले अब फेरि नयाँ चाउमिन बनाउँनु भन्दाखेरि फेरि रिस्टार्ट गर्नु फेरि नयाँ बनाउँनु भन्दाखेरि म म के गर्छु भन्दाखेरि म त्यसमा अझै थुक्पा एड गर्छु जुन मैले बनाएको चाउमिन छ त्यसमा अझै म थुक्पा एड गर्छु र त्यसमा अझै भेजिटेबल्सहरू हाल्छु है अझै सामग्रीहरू हाल्छु र त्यसले गर्दाखेरि अलिकति ज्यादा हुन्छ क्वान्टिटी ज्यादा हुन्छ क्वान्टिटी ज्यादा हुनुको कारण गर्दा के हुन्छ भन्दाखेरि त्यसको जुन ज्यादा भएको थियो हो त्यो नुन पनि कम्ती हुन्छ स्वाद त्यसको ठिक्क भएर जान्छ त्यसलाई मजाले बनाएर मजाले पकाएर गर्दाखेरि त्यो त्यो जुन मैले खाना बनाउँदैछु जुन चाउमिन बनाउँदैछु हो त्यो चौमिन वेस्ट पनि हुँदैन र त्यसको स्वाद पनि एकदम असल भएर जानेछ र त्यसरी खाना वेस्ट पनि हुँदैन र आफ्नो एउटा आफ्नु एउटा हामीले त्यसो गर्दाखेरि राम्रो पनि हुन्छ खानाको पनि अनावश्यक वेस्ट हुँदैन